नृत्य नृत्य भन्ने चाहिँ एउटा यस्तो कुरो हो जुन कुरोमा चाहिँ हामीले चाहिँ भित्रबाट खुलेर काम गर्नुसक्ने एउटा त्यो हामीले काम गर्नुसक्ने एउटा नृत्यलाई चाहिँ काम गर्नसक्छौँ है हामीले जब पहिलोपल्ट नृत्य गऱ्यौँ

हाम्रो कालेबुङमा लोक सांस्कृतिक संस्थान भन्ने एउटा सङ्गठन छ संस्था छ त्यो संस्थाले हाम्रो लोक पारम्परिक नृत्यहरूलाई उहाँले जगेरा गरेको राखेको छ अनि त्यो संस्थामा हाम्रो घरको दिदीहरू नृत्य गर्नुहुन्थ्यो र उहाँहरूले नृत्य गरेको देखेपछि मलाई एकदमै नृत्य गर्ने चासो बढेर आउँथ्यो क्या र जति बेला म त्यो संस्थामा लोक सांस्कृतिक संस्थामा म भर्ना भएँ र त्यहाँ गएपछि चाहिँ अब मलाई त्यहाँको गुरुजीले नृत्य गर्नु उहाँले मलाई सिकाउनु थाल्नुभयो त्यो सिकाउन थालेपछि मलाई एउटा भित्रबाट आनन्द आयो किनभने नृत्य गर्दाखेरि आफ्नो मनमा भएको टेन्सन अर्काको रिसराग सबै त्यागेर सबै फोकस चाहिँ नृत्यमा गर्नु पर्दोरहेछ त्यसले गर्दाखेरि मलाई एकदमै उर्जा जागेर आउँथ्यो अनि त्यो उर्जाले गर्दाखेरि नृत्य गर्ने एकदमै मजा आउँथ्यो अनि त्यो नृत्यमा पनि हाम्रो पारम्परिक लोक ठेट जुन नृत्यहरू गरिन्थ्यो त्यो नृत्यहरूमा चाहिँ एकदमै मन खोलेर खुसीसँगले हामीले त्यसलाई हामीले प्रेजेन्ट गर्नुसक्थ्यौँ त्यसलाई प्रस्तुति गर्नसक्थ्यौँ